हुन्छु भनेर मैले सोचेको छुइनँ किनभने मैले गीतहरू बनाउनु कोसिसै गरेको छुइनँ अहिले होइन अन्त मलाई गीत गाउनु चाहिँ मनपर्छ तर म मेरो एम्बिसन चाहिँ गीत गाउँ गीत गाउने सिङ्गरहरू चाहिँ होइन म एम मेरो एम चाहिँ त्यो राख्दिनँ म किनभने मलाई सिङ्गर हुनु छैन अन्त त्यो एम चाहिँ म राख्नु चाहदिनँ अहिले किनभने मलाई गीत गाउनु त्यस्तो मजाले आउँदैन पनि म कोही कोही बेला गाउँछु ठिकै छ त्यति नै हो